हेलो भाइ सुन्नुहोस् न मैले नि तपाईँको दोकानबाट नि अघि सामान लिएर आएको थिएँ कि म त कतिवटा सामानहरू चाहिँ अझै एड गर्नै बिर्सेछु तपाईँले त्यसमा एड गरिदिनु सक्नुहुन्छ मलाई एड गरिदिनुहोस् न मलाई त्यसमा सामानहरू एड गरेर मलाई मेरो अड्रेसमा पठाइदिनुहोस न ल त्यसमा चाहिँ नि तपाईँले नोट गर्नुहोस् न मेरो स सामान म्यागी हो म्यागी गरिदिनुहोस् अनि म्यागी छवटा गरिदिनुहोस् अनि वाइवाई छवटा गरिदिनुहोस् अनि यता एग नुडल्स गरिदिनुहोस् छवटा अनि यता भेज नुड नुड नुडल्स गरिदिनुहोस् छवटा अनि आँटाको आँटाको उयो छ आँटाको नुडल्स छ आँटाको नुडल्स छ भने पनि त्यो छवटा गरिदिनुहोस् हो अन्त चाहिँ नि अर्को यता नानीहरूको नि खानेकुरामा ड्राई फ्रुट्सहरू तपाईँकोमा कुन कुन छ होला है है ड्राई फ्रुट्समा नि मलाई नि काजु गरिदिनुहोस् टू फिप्टी ग्राम्स हो अनि पिस्ता गरिदिनुहोस् टू फिप्टी ग्राम्स अन्त यता रेजेन गरिदिनुहोस् हन्ड्रेड ग्राम्स अन्त चाहिँ आलमोन्ड गरिदिनुहोस् टू फिप्टी ग्राम्स हजुर तपाईँकोमा नि सुन्नुहोस् न त्यो वलनट हुन्छ नि त्यो केलाको हुन्छ नि ओखर त्यो केलाको ओखर चाहिँ तपाईँले एक पावा गरिदिनुहोस् न टू फिप्टी ग्राम्स् हो अनि न न नउक्काको त्यो खोलसँगै हुन्छ नि वलनट ओखर त्यो पनि तपाईँले टू फिप्टी ग्राम्स दिनुहोस् न ल अनि चाहिँ नि खानेकुरामा नानीले खानेकुरामा लाइक यो क्याडबरी हो अनि अर्को फाइभ स्टार पनि दिनुहोस् त्यो दुई दुईवटा हालिदिनुहोस् हो अर्को चाहिँ नि ससहरूमा चाहिँ नि ससेसमा चाहिँ नि तपाईँको टमेटो केचअप हो टमेटो केचअप दिनुहोस् मलाई अनि म्यागीको दिनुहोस् ल म्यागीको दिनुहोस् अनि सोया सस दिनुहोस् हो एक एकवटा मात्रै अनि यता भिनेगर पनि एउटा दिनुहोस् न त्यो दिनुहोस् हो अनि चाहिँ नि यता तपाईँको नि राइस छ राइस नानीले खाने राइस हुन्छ नि त्यो नानीहरले खाने राइस पनि दिनुहोस् टू केजी हो दुई केजी ना नानीहरूले खाने त्यो भोग चामल हुन्छ नि त्यो दिनुहोस् दुई केजी हो अनि चाहिँ अर्को चाहिँ नि तपाईँकोमा नि त्यो अलैँची छ भने नि अलैँची पनि त्यो राम्रो खालको नि सेन्ट मज्जाले आउने राम्रो खालको हन्ड्रेड ग्राम्स दिनुहोस् अन्त ल्वाङ पनि बिस रुपियाँको दिनुहोस् ल मलाई त्यो सबै गरेर नि मेरो अड्रेसमा पठाइदिनुस् कि म तपाईँको त्यो मलाई बिल चाहिँ फोटो खिचेर पठाइदिनु हो अनि मेरो अड्रेसमा पठाइदिनु त्यो सामान चाहिँ अनि म त्यो सामान चाहिँ तपाईँलाई उयो बिल चाहिँ म नि तपाईँको अनलाइन पे गरिदिन्छु नि ल